भन्नुहोस् हजुर म अलिअलि गर्छु सानो रूपमा

अहिले हालमा तपाईँको मेरोमा कम्ती मात्रामा रायोको साग भनौँ रायोको साग छ लौका फर्सी काँक्रा भेन्डी यति आइटम छ एकदमै गाईको मलको प्रपर कालो माटोको गाईको मोलको प्रपर उयो तपाईँ घरमै आएर हेर्नु सक्नुहुन्छ

मैले अब लानुहुन्छ भने होलसेलमै तपाईँलाई म बजारभन्दा चाहिँ दस बिस रुपियाँ कम्तीमा दिन सकिन्छ सक्छु बजारको रिटेलर्स रिटेल सपमा जति दाम छ बजारमा त्योभन्दा दस बिस रुपियाँ केजीमै कम्ती गरेर दिन सकिन्छ जस्तो बजारमा काँक्रा एक सय रुपियाँ छ भने तपाईँलाई खालि सत्तरमा भेन्डी अब तपाईँको बिस रुपियाँ पावा छ भने बाह्र रुपियाँ पावासम्म त्यस्तै प्रकारले फर्सी लौका तपाईँको अब अस्सी रूपियाँ किलो छ भने पचास रुपियाँ किलोसम्म दिन सकिन्छ हजुर अँ हजुर

छ भेन्डी पनि छ तपाईँको खुद्रा किन्नेलाई चैँ मङ् महँगो पर्छ अब होलसेलमा लानेलाई अलि अलिकति सस्तो पर्छ हजुर आएर लानु सक्नुहुन्छ नि कति चाहिएको तपाईँलाई बिग्रेको सडिएको पनि हेरेर लानु सक्नुहुन्छ

तपाईँ कुन टाइम कुन टाइममा आउनु हुन्छ मलाई आधी घन्टा अगाडि सूचना गर्नु सूचित गर्नुभयो भने म पनि त्यही ठाउँमा आउनेछु चारैपट्टि हेर्नु पर्छ मेरो पनि तल बमबस्ती लोवर बमबस्ती टारी गाउँ हुन्छ तपाईँलाई अब गाईको दुधहरू चाहियो भने पनि पाउनुहुन्छ प्योर दुधहरू

हवस् धन्यवाद